हाम्रो गाउँमा सिँचाइको सुविधा त छैन यहाँको स्थिति भन्नु पर्दा हाम्रो यहाँको स्थिति एकदम राम्रो छ राम्रो भएको कारण हामीले धेरै उब्जनीहरू हामीले गर्न सक्छौँ गरिरहेका छौँ र हाम्रो जग्गामा हाम्रो जग्गामा बाली चाहिँ धान कोदो गहुँ मक्कै मकै साग सब्जी इत्यादि बालीमा बालीमा हामीले लगाउन सक्छौँ त्यहीँबाट हामी धेरै उब्जनीहरू गरेर आजको दिनसम्म हामीले हाम्रो जीवनहरूलाई जीवनहरूलाई हामीले पालिराखेका छौँ गरिराखेका छौँ हामीले हाम्रो छोरा छोरीहरूलाई पनि यै साग सब्जीहरूबाट हामीले जीवन हामीले गुजारिराखेका छौँ बेचबिखन गरेर साग सब्जीहरू लाएर हामीले हाम्रो जीवनहरूलाई हामीले गुजारिराखेका छौँ